मैले तपाईँकोबाट जुन खाना अर्डर गरेको थिएँ त्यो तपाईँकोबाट ढिलो आइपुग्नको कारणले अरू नै जग्गाबाट खाना ल्याएँ त्यही भएर म तपाईँकोमा जुन चाहिँ अर्डर मैले गरेको थिएँ त्यसलाई रद्द गर्न चाहन्छु